हेलो साथी कस्तो छौ ठिकै छ ए सुनन मैले एउटा फोन किनेको छु कि तिमीले पनि अस्ति फोन किन्ने कुरा गर्दैथ्यौ नि त अन्त मैल चाहिँ भिबो ट्वेन्टी किनेको छु क्या अँ अँ त्यही त्यही त्यही अँ बजारबाटै किनेको अँ अनलाइन पनि मैले एउटा घरको लागि त मगाएको छु तर मैले बजारबाट किन्दा चाहिँ अलिकिति महँगो पऱ्यो क्या अन्त फेरि मैले अनलाइन नै मगाए फेरि एउटा चाहिँ घरको लागि अन्त त्यसको चाहिँ क्यामरा पनि एकदमै राम्रो होइन ऱ्यामहरू पनि सबै राम्रो छ ब्याकअपहरू एकदम राम्रो छ यो जुन चाहिँ पिक्चर क्वालिटी छ नि भिडियो पनि एकदम राम्रो खिचिन्दो रहेछ अँ अँ अँ एकदमै एकदमै टाडो सम्म नि हेजी हुँदैन र यसमा चाहिँ तिम्रो हेडफोनहरू चाहिँ दिँदैन रहेछ है आजकल हेडफोन र चार चार्जरको चाहिँ अँ चार्जर चाहिँ पाउँदो रहेछ हेडफोन चाहिँ दिँदैन रहेछ आजकल यो नयाँ रुल रहेछ यिनीहरुको हो अनलाइनमा पनि दिँदैन रहेछ अनलाइनमा चाहिँ मैले के पाएँ भने नि टेन पर्सेन्ट चाहिँ छुट पाएँ हौ अँ अँ भिबो ट्वेन्टीमा नि अँ अँ अँ अँ अन्त राम्रो छ त मैले उयसबाट मगाएँ हौ एमाजनबाट अँ फर्स्ट टाइम मगाएको एकदमै राम्रो आयो एमाजोन अँ एमाजोन अरूमा पनि छ अब थुप्रै छ फ्लिपकार्ट के के छ कि तर मैले छे एमाजोन नै प्रिफर गरेर एमाजोनबाटै मगाएको त्यो लोकल यहाँ किनेको पनि राम्रै छ तर अनलाइनमा चाहिँ अनिक सस्तो पर्दो रहेछ नि त आ पहिला थाहा भएन एउटा चाहिँ त्यहाँबाट किनेँ यहाँ बजारबाट अर्को चाहिँ अहिले मैले यहाँ एमाजोनबाट मगाएको छु कहाँ एकदम राम्रो छ टाइम पनि बेसी लाग्दैन स सात दिन जस्तोमा आइहाल्दो रहेछ अन्त मलाई चाहिँ डाउट चाहिँ लागेको थियो बा बिग्रिएको आउँछ कि के आउँछ एकदम राम राम्रो आउँदो रहेछ तर मैले चाहिँ एमाजोनमा किनेको है ल ल ल ल अर्डर गरन म तिमीलाई त्यो नक्सा पनि पठाइदिन्छु कि त्यो प्रोडक्टको त्यसो गर्दा राम्रो हुन्छ नि कुन आउँछ आउँछ हुन्छ नभए ल ल ल ल ओके ल